हेलो ब्लु स्टार होटेल हो हजुर हजुर हजुर तपाईँहरूकोमा अहिले खानामा के के छ होला हजुर मलाई यहाँ ममहरूको चाउमिनहरूको अलिकति अर्डर गर्नु थियो हजुर अनि यता तपाईँले अहिले डेलिभरी गरिदिन सक्नु हुन्छ हजुर त्यसो भएदेखि मैले अस्तिको पालि खाना लिँदाखेरि तपाईँहरूकोबाट ट्वेन्टी पर्सेन्ट अफ भनेर मलाई मतलब ए दिनु भएको थियो त्यो आज अब तपाईँहरूले यसमा एड गरिदिन सक्नु हुन्छ अनि खानाको के कति हुन्छ बिल त्यो बिल पठाइदिनु होस् म तपाईँहरूलाई जति हुन्छ त्यो बिल पेमेन्ट गरिदिन्छु